म चाहिँ सब्जीहरू लगाउँदा चाहिँ त्यस्तो त्यो के के दबाईहरू लगाउँदिनँ हाम्रो त गाईको मलमा फल्छ राम्रै फल्छ कोही कोही बेला लायूहरू लागेको बेलातिर चाहिँ अन्त ग्यामाक्सिनहरू ल्याएर छरिदिन्छु त्यहाँदेखि राम्रो भइहाल्छ कमिलाहरू पनि हट्छ त्यहाँदेखि मजाले फल्छ खा घरमा खानु पनि पुग्छ अलि अलि बेच्नु पनि पुग्छ